हाम्रो यो बिजेपी पार्टीले चाहिँ बहुत सहयोग पनि गरेको छ हाम्रो गाउँमा हाम्रो गाउँमा पानीको कस्तो उयो थियो पानी पानी थिएन हाम्रो गाउँमा हाम्रो बिजेपी पार्टी विशाल लामा विशाल लामाले के भन्छ हेल्प गर्यो र यो हाम्रो गाउँमा के भन्छ पानी खनेर हर हर घरमा के भन्छ पानी दियो र रासिन दिँदैछ र रासिन दिँदैछ कसैको घरमा कसैको घरमा के भन्छ केही पर्यो भने हेल्प गर्छ सबै गाउँमा कलेक्सनहरू गरेर उनीहरूले सहयोग गर्छ र अस्ति नै पनि हाम्रो गाउँमा यो कस्तो हावा पानीहरू आएको थियो हावा पानी आएको थियो कसैको घर उयो भयो र कसैको बस्ने घरहरू सब बस्ने घरहरू सबै हावाले उडायो र सबै बस्ने घर सबै हावाले उडायो र हाम्रो के भन्छ विशाल लामा विशाल लामा बिजेपीको बिजेपी को एमएलए बिजेपीको एमएलए र उसले कति सहयोग गर्यो जसको घरमा सबै हावाले उडाएर केही सबै चामल सामल सबै पानीले भिजेर र विशाल लामाज्यूले के भन्छ चामल टिन प्लास्टिकहरू सब कुरो सब कुरो हेल्प गरेर दियो र उसलाई पनि होइन ऊ उसलाई पनि धन्यवाद छ ऊ के भन्छ उसले आफ्नो कर्तव्य निभायो बिजेपी पार्टीबाट होइन र हाम्रो बिजेपी पार्टी चाहिँ बिजेपी पार्टी चाहिँ मलाई लाग्छ कि राम्रो होइन अब गाउँमा जो उठेको छ जो उठेको छ विशाल लामाज्यू उसले चाहिँ राम्रो उयो गर्दैछ पार्टीको जो जो मान्छेहरू हुन्छ कि आफ्नै पार्टीमा मतलब उठेर आफ्नो मात्र हेर्छ अरूको हेर्दैन खालि आफ्नो मात्र पैसा खुवाउँ भन्छ अरू अरूलाई नहेरौँ भन्छ र आफ्ना मान्छेलाई मात्र हेर्छ यो पार्टी चाहिँ त्यस्तो होइन कि आफ्नो मात्र हेर्ने होइन अरूलाई पनि हेर्नु पर्छ आफू उठिसकेर उठिसकेर अरूलाई पनि हेल्प गर्नु पर्यो आफ्नो मात्र उयो भएर हुँदैन होइन अरूको पनि त हेर्नु पर्यो र भोटमा चाहिँ भोटमा चाहिँ होइन सबैले सबै जनता सबै पार्टीहरूले आउँछ घरमा ए यस्तोमा भोट दिनु र भोट जिते पछि फेरि यस्तो हुन्छ कि जिते पछि पनि जो जिते पछि पनि के भन्छ उयो गर्नु पर्छ होइन कि तपाईँले भनेछ भोट भोटको अगाडि म यो यस्तो गरिदिन्छु यो यस्तो लगाइदिन्छु यस्तो गरिदिन्छु भन्छ होइन तपाईँले भोट जिते पछि त्यो गर्नु पर्ने हो र त्यो गर्नु पर्ने हो र तपाईँहरूले त्यसै भोटको अगाडि यस्तो भन्छ होइन म यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु त्यो चाहिँ त्यस्तो भन्नु हुँदैन के के भन्छ गर्नु पनि पर्छ तपाईँहरूले भोट जित्छ होइन त्यहाँदेखि गर्नु पर्छ त्यहाँदेखि बिजेपी पार्टी चाहिँ होइन हामीलाई हाम्रो गाउँमा चाहिँ बहुत सहयोग गरेको छ हाम्रो कस्तो हवा पानी आएको थियो अस्ति नै सबजनालाई होइन प्लास्टिक टिनहरू चामलहरू दियो